ए नमस्कार भाइ मलाई चिन्नुभयो रामबहादुर हैन रामबहादुर क्या अस्ति काठमाडौँबाट आएको थिएँ नि म हजुर अँ तपाईँकोमा त्यो दौरासुरुवालहरू छ नि है तपाईँको भेषभूषाहरू निकै थुप्रो देखेको थिएँ ता तामाङको के अरे राईहरूको थुप्रो थियो हैन कस्तो पाराको के छ हौ हैन मलाई त नि दाम मिल्यो भने चाहिँ तपाईँको प्राय प्राय म दुई चार जोडी दुई चार जोडी सबै नै ल लगिराखौँ भनेको कि मेरो किनभने वहाँ यहाँ तपाईँको धुलाबाडी अलिक पर मेरो एउटा स्कुल खोलेको छु त त्यहाँ अब विशेष अब कोही बेला भेषभूषाहरू चाहिन्छ स्कुलको कार्यक्रम गर्नुको लागि नि भेषभूषाहरू चाहिन्छ कि अनि त अब उता भनेको बेलामा दौरासुरुवाल त पाइन्छ तर अब दौरा सुरुवाल पाएता पनि अरू अरू भेषभूषा पाउनु चाहिँ अलिक गाह्रो पर्छ कि तपाईँले अब दिनु भए पनि कस्तो पाराले कति गरेर दिनुहुन्छ हो त्यो तपाईँलाई अलिकति जानकारी लिनु थियो अस्ति त खै फुर्सतै भएन तपाईँसँग बात मार्नु पनि भनेर नि

ए